सरकारी योजनाहरू त धेरै धेरै छ र यस बाहेक केही चाहिँ हो एउटा सय दिने हामीले गर्छौँ अर्को छ बुढो भत्ता पाउँछ लक्ष्मी भन्डार कन्याश्री शिक्षा शिक्षाश्री र विडो पेनसन् पनि छ जसमा चाहिँ सय दिने भन्नाले चाहिँ के बुझिन्छ भन्दाखेरि चाहिँ सय दिने चाहिँ हामीले प्रायः गाउँका मानिसहरूले मानिसहरूले झुन्ड झुन्डहरू हुन्छन्

गाउँका भिन्न भिन्न ठाउँहरूमा गएर आफूले कामहरू बनाउँछ जस जस्तै कामहरू चाहिँ हुन्छ फुटपाथहरू हामीले बनाउँछौँ है र गाउँका कसै ठाउँहरूमा पहिरोले गर्दाखेरि या कुनै कुराले गर्दाखेरि धेरै मानिसहरूलाई ओहोरदोहोर गर्न गाह्रो गरिरहेको हुन्छ यसै कारणले गर्दाखेरि हामीले सय दिनेबाट गर्दाखेरि कामहरू गर्न गर्दाखेरि चाहिँ हामीले बाटोहरू बनायौँ भने हामीलाई धेरै सहयोग हुन्छ यो बाटोहरू मा हिँड डुल ग हिँड डुलहरू गर्न पनि धेरै हामीलाई सजिलो हुने गर्छ र अर्को छ हाम्रो बुढो भत्ता पाउँछन् र बुढो भत्ता चाहिँ जो बाजे बोज्यूहरू साठी वर्ष पुगेका हुन्छन् साठी वर्षदेखिन् माथिका मानिसहरूले चाहिँ बुढो भत्ता पाउँछ र यो बुढो भत्ता चाहिँ हामीलाई सरकारबाट बाजे बोज्यू जो चाहिँ साठी वर्षदेखि उकालोकोहरू छन् उनीहरूलाई बुढो भत्ता सरकारले दिन्छन् जसमा उहाँहरूले रकमहरू पाउने गर्छ जसले गर्दा चाहिँ उनीहरूलाई बुढेसकालमा पनि धेरै सहयोग हुन्छ आफ्नो कामहरू गर्नमा किनभने कसैहरू बुढो भएको कारणले गर्दाखेरि काम गर्नु सकेका हुँदैन र यो कामहरू गर्नु नसकेको बेलामा आफूले आफूले चाहेको रकमहरू पनि कमाउन सकेको हुँदैन र यो रकमहरूको लागि चाहिँ हामीलाई उहाँहरूलाई सरकारबाट धेरै स धेरै सहयोग भइरहेको छ र अर्को हामीलाई सरकारबाट पाउने हामीले हो लक्ष्मी भन्डार जो चाहिँ स्त्री जातिहरूले पाउँछ र लक्ष्मी भन्डार चाहिँ लक्ष्मी भन्डारमा सरकारबाट उहाँहरूलाई पैसा दिने गर्छ है एक हजार एक हजारहरू महिनामा पस्ने गर्छ ब्याङ्कहरूमा र यसले गर्दा चाहिँ आर्थिक सहयोगहरू भइरहेको छ गरिब दुःखीहरूलाई पनि कसै स्त्रीहरू काम गर्दैनन् र यो लक्ष्मी भन्डारद्वारा चाहिँ उहाँहरूलाई पनि सरकारबाट आएको रकम धेरै सहयोग भएको छ र अर्को चाहिँ छ कन्याश्री जो चाहिँ केटीहरूले पाउने गर्छ कन्याश्री चाहिँ हामीलाई स्कुलबाट खेरि नै हामीले स्कुलबाट नै हामीलाई यसको फर्महरू भर्न लाउँछ र कन्याश्रीले पनि हामीलाई धेरै स धेरै सहयोग भइरहेको छ किनभने कतिजना केटीहरू स्कुलमा स्कुलबाट खेरि नै हामीले पैसा पाउने गर्छौँ र यो कन्याश्रीले पनि केटीहरूलाई सहयोग भइरहेको छ उनीहरूलाई आफूले आफूले चाहेको कार्यहरूमा पनि उहाँहरूले यो कन्याश्रीमा जो चाहिँ सरकारले रकम दिएको हुन्छ यसबाट चलाउन सक्छ र अर्को छ शिक्षाश्री जो चाहिँ केटीहरूको लागि होइन तर सरकारले केटीहरूलाई मात्रै होइन तर केटाहरूलाई पनि यो शिक्षाश्री दिने गर्छ जसमा चाहिँ उहाँहरूले पनि केटाहरूले पनि सरकारद्वारा चाहिँ रकमहरू हासिल गर्छ र यो शिक्षाश्री पनि केटाहरूको लागि धेरै सहयोग भएर गएको छ पढिसकेर आफूले कसैले कसै केटाले आफ्नो आफ्नो कामहरूमा चलाउने गर्छन् आफूहरू कामहरू गर्दाखेरि या कसैले कलेजहरू पढ्छ भने आफूलाई धेरै सहयोग प सहयोग भएर गएको छ माता पिताहरूलाई पनि आफूले यसद्वारा हामीले अलिकति भए पनि हाम्रै शिक्षाको लागि हातहरू बढाउन सक्छौँ र यो शिक्षाश्री कन्याश्रीहरू पनि छात्र छात्राहरूको वर्गमा चाहिँ धेरै राम्रो भएर गएको छ र हामीले अर्को चाहिँ छ हामीले सरकारकोद्वारा चाहिँ विडो पेन्सन पाउँछौँ जो चाहिँ विडो पेन्सन चाहिँ के हो भन्दाखेरि विडो पेन्सन चाहिँ त्यो स्त्रीहरूले पाउँछ जसको चाहिँ आफ्नो पति चाहिँ मरेर गएको छ र आफू बिधवा हुन्छ है र आफू बिधवा भएको कारणले गर्दाखेरि आफ्नो छोरा छोरीहरू हुन्छ छोरा छोरीहरू पढाउँदाखेरि आफूलाई एक्लै भएको कारणले आफ्नो श्रीमान नहुँदाखेरि धेरै गाह्रो पर्छ र आफू काम गर्न कतिजना सक्दैन र है र आफ्नो छोरा छोरीहरू पढाउनै पर्छ र छोरा छोरीहरूलाई पढाउनु पर्दाखेरि यो विडो पेन्सन जुन चाहिँ हामीले उहाँहरूले विधुवा जातिहरूले के भन्छ सरकारबाट पाउँछ त्यसले गर्दाखेरि चाहिँ उहाँलाई धेरै सहयोग भएको छ र पाउन हामीले अहिलेसम्म यति पाएका छौँ र धेरै अरू छ र यी कुराहरू यी कुराहरूले चाहिँ सबैजनालाई है सहयोग गरिरहेको छ अहिलेसम्म सरकारले गर्दा सरकारबाट जुन जतिजना मानिसहरूले यो रकमहरू पाउने गर्छन् उनीहरूलाई अहिले धेरै सहयोग भइरहेको छ या बुढा पाकाहरूलाई मात्रै नभएर सरकारले सानो जन्मिएको बालक बालिकादेखि लिएर बुढो पाकाहरूसम्म नै हेरिरहेको छ नानीहरूदेखि लिएर बुढो पाकाहरूलाई उहाँहरूले सहयोग गरिरहनु भएको छ सरकारद्वारा पाएको रकमहरूले गर्दाखेरि बुढो पाकाहरूलाई पनि होइन तर सबैजना मानिसहरूलाई सहयोग अहिलेसम्म भइरहेको छ स्टुडेन्टहरूको कुरा गर्नु पर्यो भने स्टुडेन्टहरूलाई पनि कन्याश्री शिक्षाश्रीहरूबाट धेरै सहयोग भइरहेको छ सरकारले गर्दाखेरि र जोहरू बिधुवा छन् उनीहरूलाई पनि अहिलेसम्म सहयोग धेरै नै भइरहेको छ र बुढो भत्ताहरू पनि पाएर धेरै सहयोग भइरहेको छ र गाउँ घरमा अझै सय दिने गरेकोले गर्दाखेरि आजकल आजकल मात्रै होइन तर पहिलादेखि आहिलेसम्म नै धेरै सहयोग भएर गइरहेको छ